हेलो साथी आज कति दिन बादमा यसो घुम्न पनि निक्लेको अनि साथ साथै यसो मोबाइलमा नि गाना सुनौँ भनेर पनि यसो निक्लेको निक्लिँदाखेरि त अब यसो अब त्यसै त मोबाइल मात्रै सुन्यो भने त यो बजारको आवाजले गर्दा गाडीको आवाजले गर्दा केही सुन्ने त होइन र यसो मोबाइल दोकानतिर गएर यसो हेडफोन लिउँ भनेको खै आजकल त हेडफोन पनि कस्तो खालके पाउँछ कुन्नि कोही अब तार बिनाको कोही तार भएको कसैले भन्छ तार भएको राम्रो छ भन्छन् कतिले भन्छ तार बिनाको राम्रो छ भन्छ फेरि कतिले भन्छ अब यो हेडफोन लगाएर हेडफोन लगाएर नहिँड्नु नबोल्नु भन्छ खै यो त अब कहाँसम्म कस्तो कुरा हो र पनि खै तर आजकलको केटाकेटीहरू त सबै हेडफोन लगाएर नै एक्लै पगला पगली जस्तो बोलिरहेको हुन्छ खै अब हामीलाई पनि यसो कस्तो के हुँदैछ भनेर हुनु त अब यो हेडफोन लगाएर म त अब बातचित त गर्ने होइन म त खालि म त गाना सुन्ने म त अब अलिक म्युजिक लबर भएकोले गर्दाखेरि अनि यसो साथी कस्तो चाहिँ हेडफोन राम्रो हुन्छ होला हौ सोनीको त राम्रो हुन्छ भनेर मैले सुनेको थिएँ अनि साथ साथै यो कार बिनाको हेडफोन राम्रै हुन्छ भनेर तर मलाई चाहिँ यो हेडफोनमा चाहिँ अलिक बेसहरू भएको ट्रेबलहरू भएको एकदम मलाई मनपर्छ किनकि कतिवटा सस्तो उयो म हेडफोनमा चाहिँ त्यो ट्रेबल बेसी हुन्छ र कतिवटा गानाको त्यो राम्रो पनि आउँदैन त्यसले गर्दा मलाई चाहिँ एकदम क्वालिटी राम्रो होस् अनि मलाई त सुनेको हेडफोन चाहिँ सोनीको राम्रो हुन्छ अरे भनेको सुनेको थिएँ मैले र खै दोकानतिर भरे यसो खोज्दैछु म पनि खोजेर अब यसको यहाँ हेडफोन पाइयो भने त्यो हेडफोन लगाएर चाहिँ अब यसो मज्जा लिनुपऱ्यो पनि भन्दैछु हुन त अघि एउटा दोकानमा त गएँ त्यो भाइ अलिकति चलाक चलाक जस्तो लाग्यो मलाई किनकि मलाई सोनीको हेडफोन त भन्यो मलाई तर मैले भने ठिकै छ भाइ म सोनीको म सोनीको हेडफोन रहेछ राम्रै हुन्छ एकपल्ट ट्राई गरौँ न भन्दा सुन्दा चाहिँ अलिकति मलाई चाहिँ कस्तो कस्तो लागेको थियो बेसहरू पनि राम्रो नआएको त्यो गीत गाएको पनि टोन पनि राम्रो नआएको अन्त त्यो भाइले बारम्बार मलाई राम्रो छ दाजु अहिलेको लेटेस्ट हो लेटेस्ट भन्छ तर मैले यसो राम्ररी सम्झेँ होइन यो भाइ चाहिँ निकै चलाकै छ किनकि हामी म्युजियियनहरूलाई पुरा थाहा हुन्छ कि म्युजिकको टोन कस्तो हुनुपर्छ गिटारहरू बजेको र कति वाद्य वादन बजेको धुन कस्तो हुन्छ त्यो त अब हामीलाई पुरा थाहा हुन्छ र मैले पनि ल ल ल हुन्छ हुन्छ भन्दै मेरो पालो एक छिन सुनेँ त्यसलाई तहीँ राखेर अर्को दोकानमा आएको छु र अर्को दोकानबाट चाहिँ एकदम निकै राम्रो नै ममा अच्छा यो अच्छा हेडफोन किनेर सो मज्जा लिउँ भन्दैछु अनि म त सोच्दैछु हेडफोन लगाएपछि त म त पुरानो गीतै सुनेर नै पुरानो गीतमै सबै कुरो चाल पाउँछ किनकि पुरानो गीतमा चाहिँ एउटा लाइभ रेकर्डिङ भएको हुन्छ र स्पष्ट थाहा पाउंँछ र अहिलेको त त्यो डिजिटलमा त के हो के हो डाङडाङ र डुङडुङ हुन्छ र कतिवटा कुरा त त्यहाँ बुझिँदैन पनि न क गानाहरू पनि कतिवटा बुझिँदैन र मलाई त अब यो हेडफोनमा त एकदम राम्रो हेडफोन छ भने त मलाई त खालि यो पुरानो गीतकै मलाई मज्जा लिनु मनपर्छ एकदम मलाई सायद मैले सोचेको छु हेरौँ अब यो हेडफोन चाहिँ कस्तो हुन्छ होला भनेर अनि हेडफोनले मलाई जुन चाहिँ मज्जा लिएर मज्जा दियो र पक्कापक्की एकदम मलाई मनपऱ्यो र म स्याटिस्फाई भयो म सन्तुष्ट भयो भने चाहिँ म चाहिँ सोनी नै मोबाइल चाहिँ लिनुहोस् भनेर चाहिँ म सबैलाई म आग्रह गर्दछु अब हेरौँ सोनी पनि कतिवटा अरिजिनल हुन्छ र कतिजना डुप्लिकेट पनि हुन्छ र अनि अब तपाईँहरूले चाहिँ अलिकति अब सुनेर म जस्तो अब राम्रोसँग सुनेर नै तपाईँले नै एकदम त्यसलाई राम्रो सञ्चालन गरेर नै तपाईँले चाहिँ त्यो हेडफोन चाहिँ तपाईँले लिनुहोस् भनी म चाहिँ